अँ भन त अँ भन न अँ अँ अँ हो त आउनु गर्नुपर्छ अँ नाम

पर्छ नि आर्ट्समा त कति पढ्नुपर्छ भन्दैथ्यो राम्रो अँ लु होइन अनिता ल ल ल ल त रा ल बाई